म चाहिँ त्यो सर्भिस पाएको मान्छे होइन हो अन्त म चाहिँ स्टुडेन्ट हो म चाहिँ यसो बाइकिङहरू गर्नु मनपर्छ गेम्सहरू खेल्नु मनपर्छ गेम्स फुटबल खेल्छु म भलिबल खेल्छु बाइकिङ गर्छु केटाहरूसँग यसो रमझम कताकता जान्छु अन्त फुटबलहरू टुर्नामेन्टहरू हुन्छ फुटबलहरू खेल्नु जान्छु अन्त कता कता कता कता जान्छ अन्त बाइकहरू बाटोतिर हिँड्दाखेरि रेसहरू गर्छ केटाहरूसँग त्यही हो रमझम अन्त कोही बेला भलिबल खेल्नु जान्छ कता कता जितेर पनि आउँछ फुटबलहरू खेल्न जान्छ जितेर आउँछ बाइकहरूतिर जान्छ लड्छ कोही बेला के हुन्छ त्यही हो